हेलो हेलो हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर भन्नुहोस् न कुन विषयमा कुन चाहिँ

कालिम्पोङमा फुटबलको मात्रै पाँच छ सातवटा एकाडमी छ अनि ब्याडमिन्टनको पनि तिनवटा एकाडमी छ भलिबलको पनि भलिबलको पनि एउटा एकाडमी छ अँ बक्सिङको छ टिटीको छ है अँ ओभरअल अब कालिम्पोङले त अब धेरै अब नामी त्यो फुटबल प्लेयरहरू जन्माएको छ हक्की त अब हक्कीको ग्राउन्ड कालिम्पोङमा नभए तापनि कालिम्पोङले चाहिँ भारतको हक्की को नेसनल टिमको क्याप्टन जन्माएको ठाउँ हो जसको जसको नाम चाहिँ भरत छेत्री हो र भरत छेत्री र यहाँको स्थानीय व्यवस्था मिलेर एउटा हक्कीको ग्राउन्ड बनाउने परियोजना चाहिँ गरिरहेको छ हक्कीको पनि अब भरत छेत्रीको नेतृत्वमा उहाँको एउटा तालिम पायो भनेदेखि कालिम्पोङको हक्कीको केही उन्नति हुनसक्छ यहाँबाट पनि राष्ट्रिय स्तरको अन्तरराष्ट्रिय खेलाडीहरू जन्मनसक्छ पहिला त मेला ग्राउन्डमा दुर्पिन आर्मीको खेलाडीहरूले धेरै राम्रो राम्रो एक्लो हक्की प्लेयरहरू जन्माएकै हो दार्जिलिङमा पनि राम्रो राम्रो हक्की प्लेयरहरू जन्माएकै हो विशेष त कालिम्पोङमा भनेको मान्छेमा क्रेज भनेको चाहिँ फुटबलको छ अनि अर्को ब्याडमिन्टन छ फुटबलमा पनि राष्ट्रिय स्तरको खेलाडीहरू जन्मायो कालिम्पोङले ब्याडमिन्टनमा पनि राष्ट्रिय स्तरको खेलाडीहरू जन्माइसकेको छ कालिम्पोङले अझै अहिले त झन् नानीहरू टिटीमा पनि नानीहरू इन्टर स्कुलबाट सेलेक्सन भएर नेसनल लेवलमा जाँदैछ फुटबलको पनि जाँदैछ हजुर हजुर हजुर ह हजुर हजुर होइन फर्म त अब एकाडमीले भनेको अब हेर्नुहोस् अब यहाँनिर मेनली अब एउटा कुमुदिनीको ग्राउन्ड चलाउँछ एउटा मेन त मेला ग्राउन्ड हो अर्को कार्मेकर ग्राउन्ड हो यो तिनवटा ग्राउन्डमा चाहिँ एकाडमीहरूले नानीहरूलाई प्रशिक्षण दिइरहेको छ है अब लोकल लेवलकै कोच भए तापनि सर्टिफाइड कोचहरू छ अनि कालिम्पोङमा चारवटादेखि पाँचवटा टिम चाहिँ एकदमै राम्रो छ जसले बाहिर जग्गाहरू गएर जितेर आएको पनि छ अनि हाम्रो कालिम्पोङको थुप्रै फुटबल खेलाडीहरू अब यो केरेलादेखि लिएर अब जुन चाहिँ यो अहिले आई आई फुटबलको आइलिग छ त्यहाँ पनि अब धेरैवटा स्टेटबाट रिप्रेजेन्ट गरिरहेको छ क्लबहरूबाट त्यसले गर्दाखेरि कालिम्पोङमा जुन एकाडमीको जुन एउटा स्तर एकाडमीले जुन प्रशिक्षण दिएको छ त्यो एकदम गुणस्तरीय छ अनि यसले भविष्यमा अझ अब वर्तमान अब स्थानीय निकाय होस् या राज्य सरकार होस् या केन्द्र सरकारको पक्षबाट यो एकाडमीहरूले राम्रो सहयोग पायो भनेदेखि यहाँबाट अब राष्ट्रिय अनि अन्तरराष्ट्रिय खेलाडीहरू जन्मनसक्छ अब त्यो भन्ने अब हाम्रो सोचमा म पनि ब्याडमिन्टनमा कोच गर्छु भलिबलमा कोच गर्छु र त्यो अनुभव चाहिँ छ र एउटा भविष्य चाहिँ छ कालिम्पोङको खेलकुदको विषय लिएर हजुर हवस्

हजुर हवस् हवस् हवस् अरू केही दिन चाहियो भने भन्नुहोस् म सधैँ तयार छु हवस् हवस्